फर्स्टमा मैले गीत गाउँदा चाहिँ मलाई गीत गाउनु चाहिँ पुरा लाज लाग्थ्यो अन्त पिछे पछि चाहिँ अन्त पछि पछि चाहिँ गाउँ घरमा बर्थडे हुँदा बोलाउँथ्यो अन्त त्यहाँनिर नाचगान हुन्थ्यो त्यति बेला चाहिँ मैले गीत गाएको थिएँ एकपल्ट अन्त गीत गाएर त्यहाँबाट चाहिँ ए मान्छेको छेउमा गीत गाउनु सक्छु भन्ने भनेर आयो फर्स्ट फर्स्टमा त पुरा लाजहरू लाग्थ्यो लाज भएर के भएर हुन्थ्यो अन्त अहिले चाहिँ बल्ल बल्ल चाहिँ अहिले त्यति साह्रो लाजहरू लाग्दैन र पनि स्टेजमा गीत गाउँदा त अब साथीभाइ लाज लागेर के के हुन्छ अप्ठ्यारो लागेर त्यस्तो हुन्छ अन्त तर उइस चाहिँ मज्जाले हुन्छ लजाएन भने चाहिँ मज्जाले गर्नु सकिन्छ आफूले लजायो भने चाहिँ फर्स्ट फर्स्टमा त उइसहरू इन्जाइटीहरू हुन्छ नि गीत गाउँदाखेरि लजाउनु चाहिँ हुँदैन लजायो भने चाहिँ उइस हुन्छ खत्तम लाजले गीत गाउनु पनि सकिँदैन अन्त मज्जाले गरिन्छ मज्जाले गरेर अन्त काम साम मज्जाले गरेर मज्जाले भएर चाहिँ हुन्छ अन्त नभए चाहिँ लजायो भने चाहिँ लजाएर सप्पै के गर्नु सकिँदैन लजाउनु चाहिँ हुँदैन लजायो भने चाहिँ केही गर्नु सकिँदैन होइन फर्स्ट लजा लाज पनि मान्नु हुँदैन त्यति साह्रो लाज मान्यो भने पनि गीत गाउनु सकिँदैन फर्स्ट फर्स्टमा मलाई पनि त्यस्तै हुन्थ्यो अन्त पछि चाहिँ मैले लाजहरू मान्नु छोडेँ लाजहरू मानेर छोड्नु छोडेँ लाजहरू मान्नु छोडेर पछि पछि चाहिँ स्टेजहरूतिर पनि गीत गाउँदाखेरि अरू नाँच्दाखेरि चाहिँ लाज लागेन फर्स्ट फर्स्टमा गीत गाउँदा चाहिँ सबै लाजहरू लागेर के के भएर हुन्थ्यो अहिले पछि पछि चाहिँ लाजहरू लागेर के के गरेर हुँदैन अन्त फर्स्ट फर्स्टमा चाहिँ त्यस्तो हुन्थ्यो अहिले चाहिँ त्यति साह्रो हुँदैन अनि तपाईँहरू पनि त्यसरी अप्ठ्यारो चाहिँ मान्नु हुँदैन लाज लाज चाहिँ मान्नु हुँदैन अन्त सबै गर्नु सकिन्छ